हजुर समाचार पत्र किन नपढ्ने पढ्छु नि समाचार पढ्छु पनि सुन्छु पनि अनि कस्तो प्रकारको भन्दाखेरि अब यहाँ जति पनि अब खेलकुद भयो मनोरञ्जन व्यापार अपराध विज्ञान शिक्षा राजनीति आदि सबै प्रकारको समाचार पत्रहरू पढ्छु हेर्छु अन्त मन पर्छ पनि होइन अब कस्तो मलाई कस्तो खालको समाचार चै हेर्नु रुचाउँछ हैन रुचाउँछु भनेपछि मलाई अब एक नम्बर त भयो अब खेलकुदहरू भयो साहित्यिक समाचारहरू हेर्छु पढ्छु होइन जुन अब यो पत्रिकाहरूमा आउँछ समाचार पत्रिकाहरूमा आउँछ तिनीहरू हेर्छु अनि मनोरञ्जनहरू भयो खेलकुद खेलकुदहरू पनि साह्रै मनपर्छ साथै अँ राजनीतिकमा राजनीतिक पनि अलिअलि हेर्छु राम्रो लाग्छ नि त अब आजकलको राजनीतिहरू हेर्दा कस्तो छ के छ अब त्यो विषयहरू सुन्नु ओर्नु एकदमै मनपर्छ अनि त्यसले गर्दा हेर्छु